यस क्षेत्रमा विशेष गरी सामूहिक धार्मिक कार्यक्रमहरू जस्तै फुलपाती हुने गर्दछ र यो नेपाली जातिको अति महत्त्वपूर्ण पर्व हो जसमा चाहिँ मानिसहरू भेला भएर नाँच गान गर्ने गर्दछन् र यति मात्र नभएर महाकाल मन्दिरको परिक्रमा गर्दै जातित्व झल्काउने पनि गर्दछन् र धार्मिक अनुष्ठान पूर्ण गर्दै विश्व शान्तिको प्रार्थना गर्दै अन्ततः सबै समाज घर परिवार समुदाय मिलेर मनोरञ्जन गर्दै यस उत्सव मनाउने गर्दछन्